हजुर हजुर

सुन्नु हुँदैछ हेलो ए तपाईँ हेलो ए म नि म यहाँ के हरे तपाईँ आर्यन बोल्नु भएको ए म नि अब दार्जिलिङ घुम्नु आएको थिएँ कि म अन्त मैले तपाईँको नम्बर मेरो साथीकोबाट पाएको थिएँ अन्त तपाईँले अब त्यो गाइडहरू गर्नु हुन्छ भनेर सुनेको थिएँ हो अन्त हजुर अन्त भन्दा पनि नि म म चाहिँ नेपालबाट आएको धरानबाट हो अन्त दार्जिलिङमा हजुर म अब पुग्नु भन्दा पनि कता पुग्यौ यो यो घुम कि कता पुग्यो भनेर भन्दैछ

हजुर हजुर हजुर हजुर अन्त अन्त त्यो के हरे होटेलहरू चाहिँ कति कतिको छ हौ ए हजुर अन्त होमस्टेतिर बस्नु पऱ्यो भने चाहिँ कतिहरू पर्छ होमस्टेहरू छ यता ए हजुर हजुर मैले यहाँको बारेमा धेरै सुनेको थिएँ कि राम्रो जगा छ राम्रो छ भनेर क्या राम्रो सिनहरू देख्छ भनेर भनेर भनेर सुनेको थिएँ कि अन्त म क्या अब तपाईँले के हरे यहाँनेर घुम्ने जगाहरू चाहिँ के के छ हौ अलिक राम्रो हुन्छ नि हजुर हजुर हजुर हजुर हजुर टाइगर हिलको बारेमा त मैले सुनेको थिएँ त्यहाँ धेरै राम्रो छ हरे है त्यो घाम अस्ताएको देख्छ कि के भन्दै थियो ए हजुर हजुर अन्त म अब हजुर अलिक कम्ती त हुन्छ होला अन्त मिल्छ होला अन्त अलिक होइन हजुर म एक्लै छु कि त्यही नै भएर अलिकति मिलाइदिनु न कति हुन्छ अब तपाईँले तपाईँलाई पनि लस्ट नपरोस् हो मलाई पनि लस्ट नपरोस् न हेलो हुन्छ हुन्छ त्यसो भए म अहिले पुगेँ